हाम्रो घर वरिपरिमा चराहरू देखिने चाहिँ मजुर रुपी भङ्गेरा अन्त जुरेली कलचौँडा अन्त कलचौँडा भयो अन्त कलचौँडा कलचौँडा हुन्छ त्यहाँबाट हाम्रोमा परेवाहरू थुप्रो थुप्रो हुन्छ मलाई मनपर्ने एकदमै मनपर्ने मनपर्ने चरा चुरुङ्गीमा मनपर्ने मलाई एकदमै मन पर्ने चाहिँ मजुर हो मुजुर एकदमै मलाई चाहिँ अब एकदमैभन्दा अब एकदम मनपर्छ अन्त अरू हरिणी हरिणीको अब रङ्ग नै अब कस्तो खाले हुन्छ अब त्यही रातो हरियो मजाले रङ्ग मिलेको हुन्छ त्यही कारण मलाई हरिणी चाहिँ एकदमै एकदम मलाई मनपर्छ हरिणी अन्त कलचौँडा पनि अब ठिकैको अब मनपर्छ मलाई कलचौँडा पनि बिहान टाइमिङमा टाइमिङमा कराइदिन्छ